हल्लो म कन्जुनी प्रधान बोलेको यो प्लामको कस्टमर केयर बोल्नु हुँदैछ मैले तपाईँहरूकोबाट प्लामको पर्फियुम मगाएको थिएँ हो आजु अन्त पर्फियुम ठिकैको टाइममा पनि आयो डेलिभरी पर्सन पनि एकदमै हम्बल अन्त राम्रो पनि थियो अन्त पर्फियुम मैले फर्स्ट स्मेल गर्दा एकदमै राम्रो एकदमै मिठो गनाउने एकदमै लङ लास्टिङ अन्त बजेट फ्रेन्डली सबैजनाले एज अ टिन एज अ स्टुडेन्ट एज अ टिन एजर सबैले एफोर्ड गर्न सक्ने त्यतिको रेन्जमा तपाईँहरूले लङ लास्टिङ पर्फियुम दिनुभएकोमा एकदम एकदम एकदम धन्यवाद अनि अझै यस्तै पर्फियुम अरू भेराइटीहरूमा पनि तपाईँ बनाउ तपाईँहरू बनाउनुहोस् नट अन्ली प्लम एभ्रिथिङ बट अरू तपाईँहरूको अरू बडी लोसनहरूको पनि सेन्टमा पनि तपाईँहरूको पर्फियुम निकाल्यो भने एकदमै राम्रो हुन्छ यस्तै लङ लास्टिङ यस्तै बजेट फ्रेन्डली पर्फियुमहरू अनि थ्याङ्क यू सो मच प्लम फर सच ए गुड सर्भिस